मैले पहिलो पटक स्विमिङ गर्नु दस ब बाह्र वर्ष अघाडि सिकेको स्कुलमा पनि सिकाउँथ्यो त्यस्तो डर लाग्थेन स्कुलमा स्विमिङ टिचर थियो हामी भागी भागी खोलाहरू खेल्नु जान्थ्यौँ स्विमिङ पुलहरू जान्थ्यौँ कहाँ कहाँ जान्थ्यौँ हामी पहिला पहिलो चोटि चाहिँ खोलामै सिकेको स्विमिङ गर्नु मजा आउँथ्यो डाइभिङ सिकेँ डाइभिङ चाहिँ खोलामै सिकेको अनि फर्स्ट फर्स्ट डाइभिङ चाहिँ डर लाग्थ्यो